हँ दाजु भन्नुहोस् त हँ मेरोमा त मासु त भन्नु तपाईँ भन्नू मात्रै न के केको लानु हुने के कस्तो कस्तो किसिमको लानुहुन्छ भन्नू मात्रै न सबै छ मेरोमा मेरोमा तपाईँको अहिले छ सबै प्रकारको मासु छ ब्रोइलर देशी कुखुरा सुँगुर भैँसी बाख्रा केको भन्नुहुन्छ भन्नू नि तपाईँलाई तपाईँको अर्डर चहाहि भन्नू त अब अरूकोमा हो भने त तपाईँलाई कुखुराको मासु त ठङ्गै तिन सय भनिहाल्छ म तपाईँलाई मेरोमा मेरो रेगुलर कस्टमर भएकोले चाहिँ म तपाईँलाई अढाई सयमा चाहिँ दिन्छु नि कुखुराको मासु अढाई सय अन्त मटन चाहिँ तपाईँको चार सयमा लगिहाल्नुहोस् अब त अब तपाईँलाई डेलीको कस्टमर भनेर त हो दाजु मैले तिन सयमा पाउने चिज अढाई सयमा दिँदैछु अब तपाईँ त्यहाँदेखिन् पनि डिस्काउन्ट खोज्नु भयो भन्त दाजु मलाई त एकदमै लस्ट भइहाल्छ नि हौ हजुर हजुर हजुर हजुर तपाईँ मटन र कुखुरा लानुहुन्छ होइन हजुर मेरोमा अरे त्यही त हो दाजु अब तपाईँले भनिहाल्नुभयो म तपाईँको लागि मिलाइदिन्छु नि त तपाईँ तपाईँको लागि लु मैले दुई सय बिस गरिदिएँ कुखुरा मटन साँढे तिन सय गरिदिएँ नि त ल दाजु कति चाहिएको त्यो भन्नू त ए दस किलो चाहिएको हो तपाईँलाई ल ए पैसाको चिन्ता नगर्नु नि दाजु भरोसा गर्छु भइहाल्छ भइहाल्छ सधैँ भइहाल्छ ल दाजु तपाईँ चाहिँ ल्याउनु आउनु नि त ल ल ल